नेपाली भाषाको कुरा गर्नुपर्दाखेरि मैले नेपाली भाषा त म जन्मेकैदेखि सिकेको हो जब जन्मेर ठुलो भइयो जब बोल्ने भइयो तबदेखि नै मैले नेपाली भाषा बोल्दैआएको हो मेरा आमा मेरा बाउ दुवैजना नेपाली भाषामै मातृभाषामै बात गर्नुहुन्थ्यो नेपाली भाषा त्यही भएर मैले पनि नेपाली भाषा नै सिकेँ र आमाले नै सिकाउनुभयो सानोमा केही शब्दलाई के भन्ने कुन चाहिँ शब्दलाई के भन्ने कुन चिजलाई कसरी बोलाउने को मान्छेलाई कसरी बोलाउने सबै आमा बाबाले नै मलाई सिकाउनुभयो र ठुलो भएर जब विद्यालयमा जानथालेँ विद्यालयमा जानु जाँदाखेरि हुन त म अङ्ग्रेजी विद्यालयमै गएँ तर अङ्ग्रेजी विद्यालय भए पनि एक सब्जेट हाम्रो नेपाली हुनेगर्थ्यो जस कारणले गर्दा मैले नेपालीको लिपिहरू जुन चाहिँ वर्णहरू हुन्छ जुन चाहिँ अक्षरहरू चिन्न सकेँ शब्दहरू बनाउन सकेँ लेख्न सकेँ बोल्न त मैले आमाहरूको बाबाहरूको सहायताले बोल्न सिकेँ र लेख्न चाहिँ मैले स्कुलमा गएर जुन शिक्षकहरूको मार्गदर्शनमा सिकेँ र यसरी नै जब कक्षा चढ्दै गएँ कक्षा चढ्दै जाँदा नेपाली भाषा पनि त्यही अनुसारले माथि माथि हुँदै गयो पहिले त नेपालीको अक्षर चिनेँ त्यसको एक दुई क्लास चढेपछि शब्द बनाउनु सिकेँ वाक्य बनाउनु सिकेँ त्यसको एक दुई कक्षा माथि चढेपछि मैले पाठहरू पढ्न सिकेँ पाठहरूबाट प्रश्न निकालेर त्यसको उत्तरहरू दिन सिकेँ र व्याकरणहरू पनि सिकेँ र धेरै नै राम्रो भाषा हो नेपाली भाषा हाम्रो धेरै नै शब्द शब्दकोशको भण्डार भएको धेरै नै अरू अरू भाषाहरूभन्दा हाम्रो नेपाली भाषामा धेरै नै शब्दकोशहरू हुने गर्छ जस्तै अरू भाषामा बस्नुलाई जस्ट बस्नु मात्रै भनिने गरिन्छ हाम्रो भाषामा बस्नुको पनि धेरै प्रकारहरू हुन्छ जस्तै टुक्सुक्क बस्नु थ्याचै बस्नु धेरै नै बस्नुको पनि प्रकारहरू हुन्छ जुन चाहिँ अरू भाषामा पाइने गरिँदैन धेरै नै कम मात्राको भाषामा मात्रै पाइने गरिन्छ र त्यस्तो खालको भाषा नेपाली भाषा सिक्नु पाउँदा जुन नेपाली भाषाको हिस्सा बन्नु पाउँदाखेरि मलाई धेरै नै गर्व छ गर्व गर्छु म नेपाली हुनुमा र नेपाली भाषा सिक्नुमा मैले नेपाली भाषा कक्षा बाह्रसम्म सिकेँ पढेँ र अहिले म जुन चाहिँ नेपाली भाषा बोल्ने गति हुन्छ त्यो गति धेरै नै म मजाले नै बोल्नसक्छु